खेलकुद भन्दा बेला बेसी अब त फुटबल नै खेल्छु हो मलाई फुटबल मनपर्छ होइन अन्त त्यो खेलकुदलाई चाहिँ अब राम्रो गर्नु लागि चाहिँ टिमहरू चाहिँ मेन हो अब के हुन्छ हरेक जग्गामा चाहिँ थुप्रैजना हुन्छ लाइक एक्काइस बाइसजना हुन्छ तिनीहरूलाई मतलब तिनवटा टिममा चाहिँ त्यो छुट्याएर चाहिँ तिनवटा टिम छुट्याएर चाहिँ अब हाम्रो यहाँ गाउँमा चाहिँ के हुन्छ भने हाम्रो सात सात गरेर चाहिँ मतलब टिम हुन्छ सेभेन साइड गरेर त्यसमा चाहिँ एक्काइस बाइसजनाहरू हुन्छ तिन टिम हरेर छुट्यायो भने चाहिँ राम्रो हुन्छ खेला क्या अब कहिलेकाहीँ चाहिँ के हुन्छ कि राम्रो टिमवर्क हुँदैन टिम बार बार चेन्ज हुन्छ त्यो एउटा सेटमा एउटा सेटमा खेल्यो भने चाहिँ राम्रो हो मेरो हिसाबले चाहिँ एउटा सेटमा खेल्यो भने चाहिँ खुट्टा बस्छ अन्त हल्का कोर्डिनेसनहरू मिल्छ टिमको हो मेरो विषय चाहिँ यही हो अनि साइड बार बार चेन्ज हो भने चाहिँ गेम प्लान बिग्रिन्छ आफ्नो पनि आफ्नो पनि बिग्रिन्छ अरूको पनि बिग्रिन्छ त त्यही भएर सेलेक्टेड गरेर अब जो जो राम्रो खेल्छ राम्रो खेल्छ होइन तिनीहरू राम्रो खेल्नु हो भने चाहिँ एउटा सेटमा हालिदिनु होइन जसको मजाले मिल्छ कोर्डिनेसनहरू लाइक बल पासिङहरू पनि मजाले मिल्छ हेडहरू मिल्छ हो त्यस्तो भयो भने चाहिँ खेला चाहिँ धेरै नै राम्रो हुन्छ